हेलो केदार स्टोर हो अच्छा भाइ त्यो अस्तिको दिन मैले दुई दिन अघाडि जो त्यो बोलको सेट ल्याएको थिएँ नि छ पिसको थियो तपाईँहरूले त त्यो एकदम राम्रो भनेर उयो गर्नु भयो है राम्रो कम्पनीको यो हरएक उयसमै चल्छ माइक्रोवेभमा पनि चल्छ भनेर भन्नु भएको थियो एकदम दाग लाग्दैन भनेर भन्नु भएको थियो है तर त्यो राम्रो रहेन छ भाइ त्यो सामान एकदम त्यो प्रडक्टकै राम्रो रहेन छ त्यो दाग पनि लाग्दो रहेछ त्यो मैले सब्जी राखेको थिएँ सब्जीको पहेँलो पहेँलो परेको दाग पनि लागेको छ त्यो दाग छुटेन पनि तपाईँहरूले माइक्रोभमा पनि चल्छ माइक्रोवेभमा हुन्छ भनेर भन्नु भएको थियो त्यो त माइक्रोवेभमा त हल्का तातिँदाखेरि अलिकति त्यसको उयो पनि नराम्रो स्मेलहरू आएको जस्तो गन्ध आएको जस्तो खाले भयो अन्त मलाई त एकदम राम्रो लागेन भाइ त्यो मन परेन तपाईँहरूले त्यसरी उयो गर्नु भयो त्यही त भाइ त्यो राम्रो एकदम राम्रो छैन जस्तो प्रकारले तपाईँहरूले भन्नु भएको थियो नि त्यो खाले एकदम राम्रो छैन वा त मलाई पैसा वापस गर्नु होस् वा मलाई त्यसको बद्लामा अ राम्रो प्र राम्रो खाले सामान दिनु होस् म आउँछु भाइ म अहिले बेलुका नै त्यो सामान तपाईँको छवटा सेट लिएर आउँछु छवटामा मैले तिनवटा चाहिँ युज गरेँ तिनवटा मैले युज पनि गरेको छुइनँ त्यो तिनवटाबाटै मलाई थाहा लागिहाल्यो त्यसको क्वालिटी कस्तो रहेछ पुरा दाग बसिसकेको छ एक पल्ट सब्जी राख्दाखेरि नै अब त्यो सब्जी जति थियो त्यसमा अब सब्जीको अब मात्र त्यति मात्रमा त हल्का पहेँलो दाग जो धुँदाखेरि पनि छुटी एकदम गएको छैन त्यस्तो राम्रो सामान लागेन भाइ त्यही कारण म त्यो तपाईँको छवटै बोल सेट लिएर आउँदै छु अब के गर्नु हुन्छ वा त मलाई पैसा वापस दिनु होस् तपाईँहरूले त अब एकदम राम्रो सामान हो तपाईँलाई केही असुविधा हुँदैन यसकोबाट केही कम्प्लेन आउँदैन भनेर दिनु भएको थियो है अन्त त्यस्तो प्ररकारले त हुँदैन भाइ किनकि त अब पैसा त्यत्रो दाम लिनु भएको छ तपाईँहरूले त्यो अनुसारको त सामान वा त मलाई पैसा वापस दिनु होस् वा मलाई राम्रो सामान दिनु होस् चेन्ज गरिदिनु होस् म यो छवटा बोल चहिँ म राख्दिनँ मलाई मन परेन र म बेलुका आउँछु भाइ